एउटा दोकानबाट मैले छुरी किनेको थिएँ त्यो छुरी त लाग्दै लाग्दैन के पनि काटिन्दैन सब्जी काट्दा पनि काटिन्दैन चटनीको लागि ग्रेट गर्नुको लागि पनि काटिन्दैन खोर्सानीहरू पनि काटिन्दैन भुत्ते न भुत्ते रहेछ उध्याएर चलाउँछु एकपल्ट मात्र लाग्छ हो लाग्दै लाग्दैन रहेछ के खालको छुरी रहेछ हौ